हाम्रो घरमा हाम्रो घरमा गाई छवटा छ चराउनु आप्पा जानु हुन्छ अनि ल्याउने बेलामा चाहिँ आमा जानु हुन्छ होइन अनि गाई चराउने बेलामा चाहिँ त्यतिकै छोडिदिन्छ गाईलाई बगानमा लान्छ अनि त्यतिकै छोडिदिन्छ अनि गाईको नानीहरू पनि छ चारवटा त्यो नानीहरू चाहिँ घरमै घाँ घरमै घाँस खान्छ चारवटा नानीलाई घाँस खिलाइदिन्छ आप्पाले घाँस कहाँबाट अनि गाईहरू चाहिँ बगानमा चर्नु जान्छ बगान माठ ग्राउन्डतिर चर्नु जान्छ अनि चाहिँ गाईको बारेमा भन्नु छ अरू गाईहरूको स्वास्थ्य चाहिँ कहिले भिटामिन दिनु पर्छ सुई दिनु पर्छ दबाईहरू सस्तो दबाईहरू दिनु पर्छ अनि गाई स्वास्थ्य हुन्छ अनि गाई गाईले दुध दिन्छ दुध खान्छ हामीले गाईबाट गाईको गाई कति बेला घर आउँछ भन्ने लिनु जाने बेलामा लिनु जान्छ गाई लिन जाने बेलामा गाईलाई चाहिँ गाई चाहिँ यस्तै सात आठ घण्टा चर्छ बगानमा अनि लिनु जानु हुन्छ आप्पा गाईलाई लिएर आइहाल्छ दुध दुन्छ गाईको अनि गाईको दुध दुहेर जान्छ आप्पा कता आप्पाको पनि काम हुन्छ अनि आप्पा जानु हुन्छ अनि गाई गाई चाहिँ मैले बानिदिन्छ अनि सेवा भइहाल्छ गाई

अनि हामी चाहिँ गाईको बारेमा अहिले भन्दैछौँ तर गाई गाईसँग चाहिँ म जान्ने छु गाई पाल्छु म आठवटा आठवटा गाई आठवटा आठवटा गाई पाल्छु म कालो गाई दसवटा पाल्छु गाई चाहिँ मैले धेरै मात्रमा गाई पाल्ने छु गाई गाईहरू बिस तिसवटा गाई पाल्छु म मेरा यति भन्ने छु गाई चाहिँ मलाई चिन्दछु बिस तिसवटा बिस तिसवटा अनि अन्जकको घरमै छ गाई बिस तिसवटा गाई छ बिसवटा गाई अनि गाईको बाट दुध गिर्छ अनि बसन्तको यत्रो दुध गाईले हामीलाई गाईले हामी गाईले हामीलाई दुध दिन्छ अनि घाँस खान्छ हामीले गाईले घाँस खान्छ अनि गाईले घाँस खाएर हामीलाई दुध दिन्छ दुध खान्छ हामीले अनि मान्छेहरू तन्दुरुस्त हुन्छ गाईको चारवटा चारवटा लेग हुन्छ चारवटा खुट्टा हुन्छ अनि लुगा लुगा हुन्छ